हाम्रो पश्चिम बङ्गाल भाषामा चाहिँ नेपालीको चाहिँ हामी चाहिँ अब होइन नेपालीको त्यति नै अब बङ्गालीहरू जस्तो नै नेपालीको पनि त्यति नै हुन्छ होइन नेपाली नै त्यति नै प्रयोग हुन्छ नेपालीमा नेपाली पनि अब त्यति नै प्रयोग हुन्छ बङ्गाली जत्तिको छैन र पनि अब नेपाली चाहिँ हामीलाई धेरै नेपाली नै प्रयोग हुन्छ